मैले किनेको डस्बिन एकदम दाम्मी त्यो मलाई मनपरेरै लिएर आएको मैले कलर दाम्मी थियो तर ल्याउनेबित्तिकै सामान त्यो फुट्यो अन्त मैले फर्काइदिएँ त्यो मलाई घरमा वाइफले पनि अब त्यो फर्काऊ भन्यो अन्त मैले फर्काइदिएँ